खेलकुद खेलकुद गर्नाले चाहिँ भने अब के के फाइदा छ भने अब खेलकुदमा थुप्रै फाइदा छ है अब एक त आफ्नो मेन्टली पनि अब अलिक उयो हुन्छ फिजिकली खेलकुदमा अब मेन्टली अब त्यही साथीभाइहरूसँग यस्तो उता राम्रो चिज सिकिन्छ केही नयाँ नयाँ चिज सिकिन्छ हेल्दी त अब भइबस्छ होइन अब खेलकुद गरिरह्यो भने अब हेल्दी त अब अभियसली त्यो भइबस्छ खेलकुद गर्नु चाहिँ अब एकदम इन्पोर्टेन्ट छ क्या जस्तै म आ पहिला है पुरा अब खेलकुद गर्थेँ अब अहिले पनि अब एक्ससाइज त्यस्तोहरू गरिबस्छु फुटबल सुटबलहरू खेलिबस्छु है जिउ अहिले फिटमै छ अब पहिला अब त्यस्तो नगरे भए मैले मेरो अब जिउहरू शरीरहरू अब यस्तो हुँदैन होला विक हुन्थ्यो होला त्यही दुःख बिमारहरू थुप्रो थुप्रो किसिमको बिमारहरूले भेट्थ्यो होला अहिले त्यही हो अब त्यो बिमारहरू हुन्छ होइन त्यस्तो होइन खेलकुद चाहिँ एकदमै अब इन्पोर्टेन्ट छ सबैको लागि त्यो चाहिँ अब मेन्टली या फिजिकली दुईवटै थुप्रै बेनिफिटहरू हुन्छ त्यसमा है राम्रो चिजहरू सिकिन्छ केही केही गर्नु पाइन्छ नयाँ नयाँ चिज सिकिन्छ अरूलाई सिकाउनु पनि सकिन्छ यस्तैहरू